ए नमस्ते दादा मैले एउटा चिज सोध्नुचाहेको छु

जिम गर्नाले चाहिँ हामीलाई के फाइदा पाउँछ जिम गर्नाले चाहिँ हामीले के फाइदा पाउँछ के बेनिफिट पाउँछ मेरो नाम चाहिँ कपिल शर्मा हो म कालचिनीमा गरेको छु हजुर

पहिला म बुझ्नुचाहन्छु त्यहाँबाट जोइन गर्न चाहन्छु मेरो एज एटिन हो एटिन इयर्स

हजुर हजुर भन्

हजुर हजुर

हजुर अन्त जिम गर्दा चाहिँ हामीले के के खानुपर्छ बताउनुहोस् त एकपल्ट फेरि खानुपर्छ के के

हजुर हजुर

हुन्छ त त भोलिदेखि आउँछु जिम गर्नु तपाईँको